म चाहिँ अब त्यो उसको लागि चाहिँ अब पानीहरू पर्दाखेरि है एक प्रकार राम्रो हुन्छ फुलहरूलाई सिजन सिजन हुन्छ अब सिजनमै अब पानीहरू पर्यो भने चाहिँ अब घरमै फुलहाउस बनायो है फुलहाउस बनाएर त्यसमा फुलहरू राखेर मजाले त्यसको लागि केही कुछ गर्नुपर्छ भनेर सोचेर चाहिँ अब फुल फुलहाउसहरू बनाउँछौँ हामी पानीहरू हाल्नुपर्यो त्यसमा हो मजाले त्यस्तै हो चिजहरू थुप्रै चिजहरू गर्नुपर्छ अब घाम लाग्दाखेरि पनि अब फुललाई पनि इफेक्ट पार्छ होइन घाम लाग्दा पनि अब स्याहार्नै पर्यो त्यसको लागि पनि फुलहाउस गरेर पानी उयो गर्नुपर्यो फुलहाउसहरू बनाउनु पर्यो है अन्त साह्रै ज्यादा पानी पर्यो भने चाहिँ अब भित्र हालेर जोगाउनु पर्यो हामीहरूले फुलहरूलाई बाहिर राख्नुहुँदैन घाम लाग्यो भने पनि ओइलिन्छ नि त फुल अब हो ओइलिन दिनुभएन टाइम टाइममा पानीहरू हाल्दै गर्नुपर्यो त्यसमा